योगा राम्रो हो योगा सबैजनाले गर्नु पर्छ योगा गर्यो भने आफ्नो हेल्थ पनि राम्रो हुन्छ मेडिटेसन गर्यो भने आफ्नो राम्रो राम्रो कुराहरू दिमागमा घुम्छ शीतल लाग्छ शान्ति लाग्छ मेडिटेसन गर्यो भने राम्रो हो मेडिटेसन पनि योगा गर्नु पर्छ सबैजनाले योगा गर्यो भने आफ्नो हेल्थ राम्रो भविष्यमा पछाडि बुढा बुढी हुँदाखेरि योगा गरेको छ भने आफ्नो शरीरहरू तन्दुरुस्त हुन्छ अनि राम्रो पनि हो सबैजनाको लागि योगा नानीहरूदेखि र बाजे बोज्यूहरूसम्मले गर्दा पनि हुन्छ योगा योगा गर्नै पर्ने जिनिस हो यो चाहिँ सबैजनालाई बिहान बेलुका गर्नु पर्छ तपाईँहरूले बेलुका नसके पनि बिहान बिहान गर्दा हुन्छ योगा के भन्छ चक्रासान पनि योगामा राम्रै देखिन्छ चक्रासान तपाईँहरू बस्नुहुन्छ ध्यानमा मेडिटेसन गर्नुहुन्छ त्यो पनि राम्रै हो आफ्नो हेल्थको लागि राम्रो हो भविष्यमा हामीहरूलाई